म बनभोजका लागि अनि मेरो परिवारहरूसित र मेरा साथीहरूसित मलाई ऋषि खोला जानु मन पर्छ जो चाहिँ कालिम्पोङ डिस्ट्रिक्टमा छ अनि वेस्ट बङ्गाल र सिक्किमको बोर्डरमा पर्छ यो खोला अनि यो खोलामा गएर चाहिँ त्यहाँ मनोरञ्जन गर्नु बनभोज गर्नु मलाई धेरै इच्छा लाग्दछ र मैले कतिपल्ट पहिला गरेको पनि हो अनि त्यहाँनिर पुगेपछि चाहिँ म खुल्ला समयमा के गर्ने गर्दछु भन्दाखेरि चाहिँ खोलामा माछा पक्रिने गर्दछु खोलामा गएर पौडी खेल्ने गर्दछु म मेरा साथीभाइहरू अनि त्यही मनोरञ्जन चाहिँ त्यहीँ गर्ने गर्दछु म खुल्ला समयमा र मलाई एकदम बनभोजका लागि चाहिँ मलाई ऋषि खोला धेरै मन पर्छ त्यो जग्गा